मलाई उखानहरू मन पर्छ मैले सुनिरहेकै छु बाजे बोजूहरूकोबाट अरूहरूले पनि भन्नु भन्ने गर्छ उखानहरू म पनि भन्ने गर्छु उखानहरू अन्त मलाई पनि धेरै मनपर्छ उखानहरू स्कुलमा पनि पढाइन्छ उखानहरू किताबहरूमा पनि हुन्छ उखानहरू म प्रयोग गर्ने गर्छु उखान भन्ने गर्छु यसले कोहीबेला उखानले हँसाउछ पनि कोहीबेला रुवाउनु पनि सक्छ उखानले यस्तो यस्तो उखानहरू छ अनगन्ती उखानहरू छ म थोरै उखानहरू भन्न गइरहेको छु नजाने गाउँको बाटो नसोध्नु धोबीको कुकुर न घरको न घाटको दुध दिने गाईको लात्ती सहनु पर्छ अचनाको पिर खुकुरीले जान्दैन आलु खाएर पेँडाको धाक हात्ती छिऱ्यो पुच्छर अड्क्यो रिस खा आफू बुद्धि खा अरू भुक्ने कुकुरले टोक्दैन मामाको घोडा मेरो हि हि मुखमा राम राम बगलीमा छुरा बाँदरले आफ्नो घर पनि बनाउँदैन अरूको पनि बन्न दिँदैन हात्तीको मुखमा जिरा एक हातले ताली बज्दैन घर साँड बन बिरालो यो त थोरै उखान मात्रै हो यस्ता उखानहरू कति छन् कति अनगन्ती उखानहरू छन् मैले त थोरै मात्रै भनेको हो